पुस्तकबाट मलाई मनपर्ने उद्धरण भनेको एउटा पुरानो कविता छ धरणीधर शर्माद्वारा लिखित साहित्य सुधा र यो कविता यसप्रकार छ अति सुन्दर मानव जीवन यो अझ सुन्दर पार्नु कसो गरी हो गरी काव्य सुधा रस पान अरे गर मानव जीवन सार्थक रे भन्ने कविता पङ्क्ति मलाई मनपर्छ किनभने यो चाहिँ एकप्रकारको लयमा पढेको सानैमा लयमा पढेको लय हालेर पढेको कारणले गर्दा पनि प्रतिध्वनित भइरहन्छ र यसलाई मैले अहिलेको मेरो जीवनसँग पनि सम्बन्धित पाउँछु किनभने यसमा साहित्य काव्य अध्ययन गर अथवा पुस्तक पढ्ने गर भनेर यसमा एउटा उद्देस् के भन्नु यस कविताको उद्देश्य त्यो छ है पढौँ पढ पूर्व र पश्चिम उत्तरका अरू दक्षिणका कविका कविता कविका कविता वा कविता सरिता भन्ने यो पङ्क्ति छन् है यिनीहरूले गर्दाखेरि चाहिँ यो विश्वभरिको कथा कविता उपन्यास साहित्य तथा अन्य पुस्तकहरू पढ भन्ने यसमा एउटा सन्देश दिएका छन् उपदेश दिएका छन् र यी यसले चाहिँ के हुँदो रहेछ भन्दाखेरि यसरी हामीले पढ्दाखेरि चाहिँ आफ्नो अर्काको एकअर्काको समाज त्यसको परिस्थिति अवस्था सँगसँगै हामीले एउटा समाजमा कसरी बस्नुपर्छ भन्ने भनौँ प्राथमिक रूपमा भन्नु हो भने चाहिँ यसको खास कुरो चाहिँ नैतिकता भन्ने कुरो पनि हामीले सिक्नु पाउँद रहेछौँ सिक्द रहेछौँ भन्ने कुराले चाहिँ मलाई चाहिँ यै कुरा चैँ यो कविता चैँ मेरो जीवनसँग पनि सम्बन्धित छ भन्ने लाग्छ